कालिम्पोङको लोकल अब खानाहरूमध्ये चाहिँ अब फेमस चाहिँ हो कालिम्पोङको मोमो फम्बी आलुथुक्पा होइन मोमो चाहिँ अब यति दामी पाउँछ कालिम्पोङमा एउटा अब कालिम्पोङको चाहिँ न्यु रेस्टुरेन्ट भन्ने छ होइन त्यहाँबाट चाहिँ अब मान्छेहरू अब पास हुन्छ नि मोमोको अब यति मिठो गन्ध आउँछ होइन त्यो चाहिँ सबैलाई नै याद भएको कुरा हो अन्त एकदमै फेमस छ कालिम्पोङको मोमो थुक्पा फम्बी चाहिँ एकदमै अब डेलिसियस मिठो पनि हुन्छ कालिम्पोङको